मेरिना बहिनी तपाईँ दोकानमा हुनुहुन्छ सब्जीहरू के के छ हौ कसरी छ मलाई अलिअलि चाहिएको थियो अलिअलि मिलाइदिनुहोस् न अहिलेको मुलाहरू आएको छैन मुलीहरू फलफुलहरू कसरी किलो छ के के छ कसरी छ हौ अस्ति सुन्तला त एक सौ रुपियाँ पो थियो त मलाई अलिअलि चाहिएको थियो कसरी दिनुहुने हौ मिलाइदिनुहोस् नौ अलिअलि भोलि आउँछु ल सब्जीहरू भोलि घरमा पूजा छ नि त अन्त ल्याउँ भनेर नि हुन्छ भरे बेलुका आउँछु अलिक घटाइ दिनुहोस् ल